हेलो हेलो हजुर हजुर मेरो नाम मुन्ना लामा हो हजुर हजुर हजुर हजुर लोनको लागि त अब सोचेर मात्रै गर्नुपर्छ होला जस्तो लाग्छ मलाई अब इन्ट्रेस कसरी हो त्यो लोनको सोचेर राम्रोसँगले बुझेर अब लोन खोल्दाखेरि आफूलाई अलिकति फाइदा भयो भने मात्रै लोन खोल्नु पनि अलिक आफूलाई पोसाउँछ होला जस्तो लाग्छ भरे त्यो लोन खोल्दाखेरि त्यो लोन तिर्ने पैसा पनि आफ्नोमा नभएर त झन् साह्रो थपेर तिर्नुपऱ्यो भने त त्यसमा त अलिकति अफ्ठ्यारो पर्छ होला त्यसमा चाहिँ अलिक बुझ्नुहोस् है जरुरी लाग्यो मलाई अब इन्ट्रेसहरू कसरी हो कसरी तिर्नुपर्ने महिनामा तिर्नुपर्ने हो कि हप्तामा तिर्नुपर्ने हो कि होइन अब एक सालभरिमा कति तिर्नुपर्ने हो न दुई सालमा तिरिसक्नु पर्ने न एक सालमा तिरिसक्नु पर्ने हो त्यो त अब आफूले तिर्नुसक्ने क्षमताले चाहिँ लोन खोल्नुपर्छ होला खोल्नु त खोल्नै पर्छ लोन बेगर हुँदैन हामीलाई होइन हामीले लोन त खोल्नै पर्छ तर पनि अब आफूले राम्रोसँगले बुझेरै लोन खोलेको चाहिँ राम्रो लाग्छ मलाई त्यसमा चाहिँ बुझ्नु अब जरुरी छ हामीलाई हामी त बुझ्दैन कतिवटा कुरो हजुर हजुर हजुर हजुर हजुर

हुन्छ हुन्छ हुन्छ हुन्छ म भ अँ म घरमा सरसल्लाह गर्छु हो घरमा पनि अब फेमलीसँग बातहरू गर्नुपर्छ बात गरिकिन म तपाईँलाई कन्फर्म गर्छु नि ल